हेलो कहाँ हुनुहुन्छ हौ तपाईँ अन्त म यसो मेरो फेमिलीहरू सिलगढी जाने रहेछ त्यही भएर नि आउनु सक्नुहुन्छ तार खोलासम्म हजुर हजुर आउनुहुन्छ भने ठिकै होइन एकछिन सिलगढी जानुपर्यो भनेर नि मेरो फेमिली त डल्लै सिलगढीसम्म सपिङको लागि जाने भयो कि त्यही भएर तपाईँलाई फोन गरेको कन्टेक्ट गरेको कि त्यही भएर नि